मलाई चाहिँ पौडी खेल्नु क्रिकेट खेल्नु ट्रेकिङ ट्रेकिङ जान साह्रै मजा लाग्छ है अन्त मेन चाहिँ पौडी खेल्न पौडी खेल्न चाहिँ साह्रै मजा लाग्छ इच्छा लाग्छ होइन अन्त यता गाउँतिर पनि खेलिरहन्छु म पौडी क्रिकेट चाहिँ त्यस्तो खेल्न आउँदैन होइन अलि अलि चाहिँ खेल्छु कोही कोही बेला है अलि अलि खेल्छु अन्त ट्रेकिङ गर्न पनि मजै लाग्छ है कोही कोही बेला साथीहरूसँग यसो ट्रेकिङहरू जान मजै लाग्छ